हेलो अनि म ग गरा इलेक्ट्रोनिक्सबाट बोलेको हजुर तपाईँको भोइस अलिकति के हुँदैछ बुझ्नु सकेको छुइनँ अलिक नेटवर्क कभरेज एरियामा आएर तपाईँ बोल्नुहोस् त हजुर भन्नुहोस् टेन केको रेन्जमा चाहिँ तपाईँलाई कम्पनी तपाईँ तपाईँको चाहिँ अब आफ्नो चाहिँ मतलब कम्पनी चाहिँ कुन चाहिँ चाहियो तपाईँलाई चाहिँ कुन चाहिँ मतलब मोबाइल ब्रेन्डको चाहियो होइन होइन होइन तपाईँलाई कुन चाहिँको एनड्रोइडमा अब आइओए आइएस त अब टेन केमा त आउने कुनै त्यो आएन हो एनड्रोइड नै आउँछ तपाईँको टेन के वान प्लसको त छैन कि हाम्रोमा चाहिँ हेर्नुहोस् साउमी रेडमी नाइन प्राइम छ हो त्यो पनि अन्डर टेन केमा आउँछ मिडियाटेक हो उसको चाहिँ प्रोसेसर होइन अनि चार जिबी ऱ्याम अनि थर्ट्टिन मेगा पिक्सल प्लस एट मेगा पिक्सल प्लस फाइभ मेगा पिक्सल रेयर क्यामेरा अन्त एट मेगा पिक्सल फ्रन्ट क्यामेरा छ हो त्यो तपाईँको सिक्स पोइन्ट फिफ्टी थ्री इन्चेसमा आइपिए सेभेन फिफ्टी हजुर अनि पोको अनि पोको सी फाइभ फाइभ छ त्यसको प्रोसेसर पनि मिडियाटेक जी एट फाइभ हो होइन अनि फोर जिबी ऱ्याम छ त्यसमा हो अनि त्यइ फिफ्टी प्लस टू मेगा पिक्सल रेयर क्यामेरा छ फाइभ मेगा पिक्सल फ्रन्ट क्यामेरा छ फाइभ थाउजन एमएएच ब्याट्री अँ हजुर राम्रो नै छ हन्ड्रेड टेन केमा त अब वर्थ इट हो नि अनि हाम्रोमा चाहिँ अहिले लेटेस्ट चाहिँ भनेको चाहिँ एउटा म सजेस्ट गर्छु तपाईँलाई पर्सनली स्यामसङ स्यामसङ गेलेक्सी एफ वान टू छ हो एफ टुएल्भ छ त्यसमा चाहिँ तपाईँको स्यामसङको अक्टा अक्टा एट फिफ्टी प्रोसेसर छ अनि फोर जिबी ऱ्याम छ हो अनि फोर्टी एट मेगा पिक्सल प्लस फाइभ मेगा पिक्सल प्लस टू मेगा पिक्सल रेयर क्यामेरा छ अनि एट मेगा पिक्सल फ्रन्ट क्यामेरा छ त्यसको चाहिँ तपाईँको एमएएच चाहिँ तपाईँको सिक्स थाउजन हो अन्त फिफ्टी वनको फास्ट चार्जिङ हजुर स्यामसङ गेलक्सी एफ टुएल्भ अब अनलाइन तपाईँ हेर्नु हाम्रो स्टोरमा चाहिँ तपाईँले होइन सुन्नुहोस् हाम्रो स्टोरबाट चाहिँ तपाईँले टेन केमा पाउनुहुन्छ अनलाइनमा चाहिँ तपाईँ किन्नु गयो भने चाहिँ बाह्र हजार जतिकै पर्छ हो तपाईँ चेक गर्नु सक्छ अनलाइनमा हजुर त्यो त अब तपाईँले किनिसके पछाडि नै अब तपाईँ बुझ्नुहुन्छ कि अब कस्तो छ हाम्रो सर्विस हजुर तपाईँ एकखेप रिभ्यू गर्नु चाहिँ कहिले आउनुहुन्छ हजुर हुन्छ हुन्छ हजुर यो मोडल दुइटै छ ल हाम्रो स्टकमा चाहिँ छिट्टो आउनुहोस् भोलि जतिसक्दो छिटो भयो भने हजुर हजुर हजुर हुन्छ हुन्छ ल हुन्छ हुन्छ